मैले अस्ति पुमाको जुत्ता मगाएको थिएँ त्यो त डुप्लिकेट परेछ अनि साइज पनि अनकम्फरटेबल कुद्नुको लागि नि जुत्ता नि भारी सुल पनि डुप्लिकेट रहेछ दुई दिन जस्तो लाएको थिएँ सबै फाटेर अहिले त पुमाको ब्रान्डै मन पर्नु छोड्यो अनि अर्डर पनि गर्नु छोडेको छु अहिले त जुत्ता पनि हिजो अस्ति दुई तिनवटा त्यस्तो भयो त्यही भएर अहिले त अर्डर पनि गरेको छुइनँ धेरै भयो